मलाई मनपर्ने जानवर चाहिँ बिरालो हो र घरमा मैले पालेको पनि छु होइन एकदमै मनपर्छ किनभने चाहिँ एकदमै राम्रो देखिन्छ होइन राम्रो हामीले आफ्नो राम्रो सिकायो भने राम्रो व्यवहार सिकायो भने होइन हाम्रो लागि पनि राम्रो हुन्छ होइन यो बिरालो चाहिँ एकदमै मनपर्छ ती बिरालोको हेराइ हुन्छ नि जुन चाहिँ मासुम अनुहार हुन्छ होइन पुरा बिरालो चाहिँ मलाई एकदमै मनपर्छ होइन र नमनपर्ने मलाई कुकुर हो जो चाहिँ मलाई डर पनि लाग्छ होइन यो कुकुर पाल्नु भनेको चाहिँ एकदमै डेन्जरको साइन पनि हो होइन र हामीले र कुकुरलाई इन्जेक्सनहरू पनि लाउन सक्छौँ तर हाम्रोमा त्यति कुकुर पाल्ने मेरो मेरो मलाई चाहिँ मन नपरेर होइन म चाहिँ कुकुरसँग चाहिँ एकदमै टाढो टाढो भाग्छु होइन एकदमै मलाई चाहिँ डर लाग्छ कुकुरसँग चाहिँ होइन त्यही हो कुकुर घरमा पाल पाल पाल्नु मन पनि छैन होइन र यो कुकुरलाई चाहिँ किन मनपर्दैन भन्दाखेरि चाहिँ कोही कुकुरहरूले चाहिँ टोक्छ पछ्याउँछ होइन र यो एकदम कुकुरहरू चाहिँ मनपर्दैन एकदम हामीले घरमा पालेको चाहिँ यदि बाँधेर राख्यो भने ठिकै छ होइन यदि त्यत्तिकै छोडेको छ भने हामीले भतुवा भन्छ होइन कुकुरहरू भतुवा लाग्छ उता जान्छ यता जान्छ होइन र छाउरी कुकुरहरू एकदमै नराम्रो हुन्छ होइन विशेषत र अब यदि पालेको छ भने अब इन्जेकसनहरू लगाउँदा हुन्छ होइन तर जुन यो घरमा पाल्छ कुकुरहरू घरमा ठिक ढङ्गले बस्दैन होइन कता कता जान्छ के के खान्छ होइन र आउँछ घरमा सुत्छ एकदमै डुलुवा खालि हुन्छ होइन एकदमै अरूलाई टोक्छ टोक्दाखेरि जुन मान्छेहरूलाई टोक्छ होइन उनीहरूलाई प्रायः ट्रिटमेन्टहरू गर्नुपर्छ होइन र यी कुकुर पाल्नु चाहिँ एकदमै हाम्रो लागि चाहिँ असुविस्ता हुन्छ होइन